हेलो यो पेनाङमा कल लागेको हो मो रिकदेन बोलेको कि त्यो मैले त्यो सामान अर्डर गरेको थिएँ नि पेनाङबाट क्याउ खानाहरू त्यो मैले के के अर्डर गरेको थिएँ त्यो भन त दुई पेला मोमो अन्त मैले थुक्पा चाउमिन अर्डर गरेको थिएँ हो अन्त त्यसको के भन्छ मलाई त्यसको चाहिँ बिल चाहिएको छ कि तिम्रो केही वेभसाइटहरू छ भने चाहिँ पठाइदेउ न लिङ्कको भन त म हेर्छु डब्लू डब्लू डट पेनाङ एट द रेट जी मेल डट कम ए अँ पैसा कति लाग्छ त्यो त्यो डेलिभर गरेको ए अँ म त्यो सिधै गुगल पे गरिदिँदा हुन्छ होला है तिमीलाई अँ ल ल ल कति बजी आइपुग्छौ जति सक्दो छिट्टो ल्याइदेऊ ल यहाँ मेरो साथीहरू आइरहेको छ कि अन्त भयो भने पानी पनि ल्याइदेऊ अँ भोक लागिरहेको छ मलाई पुरा कि यहाँ साथीहरू पनि सबै अत्तालिरहेको छ हो जत्तिसक्दो छिट्टो छिट्टो गरेर ल्याइदेऊ न अँ ल ल ल